ए तपाईँ सुन्नुहोस् न तपाईँले एउटा काम गर्ने केटी काम गर्ने के एउटा मेरो आमा र बाबालाई स्याहार्ने एकजना मान्छे खोजिदिनु सक्नुहुन्छ एट्टी एट्टी फाइभ हजुर हजुर हजुर हजुर तर एउटा अनुभवी अब फिमेल फिमेल हजुर यस्तै अब थट थट्टीदेखिनको थट्टी फाइभ फोर्टीसम्मको हजुर हजुर तर अलिकति मेडिकलमा पनि एक्सपिरियन्स भएको अब कोही बेला यसो दबाईहरू लगाइदिने पनि हजुर त्यस्तो खोजिदिनु सक्नुहुन्छ हजुर हजुर बिरामी हुनुहुन्छ आमा र बाबा उनीहरूको त अब त्यही ओल्ड एजको बिमारी हजुर हजुर अँ हजुर हजुर हजुर हजुर राम्रै दिन्छु हुन्छ त पछि तपाईँसँग फेरि भेटेर बात मार्छु नि ल हुन्छ हुन्छ हुन्छ अरू कोही बेला केही उहाँहरू अब अरू नहुँदा यसो खानासाना पकाइदिनु केही गर्नु एक दुईवटा काम गर्नु त्यति नै हो अरू काम त छैन हुन्छ हुन्छ हुन्छ हजुर हुन्छ हुन्छ हुन्छ हुन्छ हुन्छ हो हुन्छ